तपाईँ मङमायामा हालसालमा केही वर्ष अगाडिदेखि बस्दै आउनु भएको हो त्यो भन्दा अगाडि तपाईँ कहाँ बसोबास गर्नुहुन्थ्यो अनि तपाईँले आफ्नो प्राथमिक शिक्षा कहाँबाट लिनुभयो अनि माध्यमिक शिक्षा कहाँबाट हाई स्कुल कहाँबाट पढ्नु भयो प्राइमेरी स्कुल कहाँबाट पढ्नु भयो अनि त्यो स्कुल पढ्दाखेरि तपाईँले के कस्ता साथीहरू सर गुरुआमाहरू भेट्नु भयो अनि तपाईँ यहाँ मङमायामा किन आउनु भएको भर्खरदेखि बस्नु भएको अनि के मनपऱ्यो मङमायाको तपाईँलाई र आउनु भयो अन्त तपाईँले अहिलेसम्मको यो जीवनमा दु खसुखहरू के कस्ताहरू भोग्नु भयो यसो बताइ दिनुहोस् न मेरो नाम अजय बराइली म टिस्टामा बसोबास गरेको धेरै भयो लगभग छब्बिस सत्ताइस वर्ष भयो यो भन्दा अगाडि म नक्सलबारीको सिलगढी नक्सलबारीमा बस्थ्ये बस्दै गर्दै थिएँ र मेरो पढाइको सन्दर्भमा बुझ्नु पर्दाखेरि मेरो पढाइ चाहिँ म क्लास एटसम्म मात्रै पढेँ अनि मेरो पढाइ चाहिँ यहीँ मनसोङको हाई स्कुलमा हो र त्यहाँदेखिको धेरै कुराहरू मेरो जीवनमा उतारचढाउ भएको कारणले गर्दाखेरि धेरै जग्गा म कामको सिलसिलामा पनि बाहिर गएँ र बाहिर गएर आउँदाखेरि नाइन्टिन एट्टी नाइनमा म टिस्टामा आउँदा बसोबास गरेको र म टिस्टा बसेको अहिले छब्बिस वर्ष लगभग भइसक्यो र टिस्टाबाट म फेरि पनि मङमाया आउनुको मुख्य कारण चाहिँ टिस्टाबाट म अलिकति मङमाया चाहिँ अब राम्रो जग्गा शीतल जग्गा अनि अलिकति हरियोपरियो भएको जग्गाले गर्दाखेरि चाहिँ म मङमाया आएर बसेको छु र जीवनको दु खसुखको कुराहरू हेर्नु पर्दाखेरि धेरै दु खसुख त धेरै नै भयो कति राम्रो खालको दु ख पनि भयो भने कति नराम्रो खालको दु ख पनि भयो दु खसुख त जीवनमा धेरै नै गर्दै आएको हो र अहिले पनि दु खै नै गरिरहेका छौँ जति पनि दु ख भए तापनि तर हामीले हामीले राम्रोसँग एउटा जिउने एउटा बाटो हामीले पाएको छौँ कि हाम्रो परिवार एकट्ठा छ हाम्रो श्रीमान श्रीमतीमा हाम्रो अन्डर्स्ट्यान्डिङ राम्रो छ र यसले पनि एउटा जिउने एउटा राम्रो एउटा बाटो बनाएको छ र यसरी नै जीवन चलिरहेको छ र मेरो दुईवटा छोराहरू हुन् र मेरो दुईवटा छोराहरूमा एउटा छोरा बाहिर विदेशमा छ एउटा छोरा हामीसँगै छ र यसरी नै भन्नु पर्दाखेरि म सुनको काम गर्छु म व्यापार म बिज्नेस गर्दछु र यसमा पनि मलाई राम्रै छ र सबै कुराहरू गर्दै जाँदाखेरि जीवनमा धेरै उतारचढाउ कुरो आए तापनि तर हामीले जीवन जिउन हामी सहज रूपमा जिइ रहेछौँ म यही नै भन्न चाहन्छु